अब हाम्रो क्षेत्रमा चाहिँ अब पर्यटनहरू चाहिँ आउँछ होमस्टेहरू पनि छ बेकारीहरूलाई त्यहाँ अब होमस्टेबाट पनि अलिकति रोजगारीहरू पाउँछ र हाम्रोमा चाहिँ त्यो पर्यटकहरू चाहिँ विदेशबाट चाहिँ आउँदैन खालि यतै लोकल कलकत्तातिर कतातिरबाट अब हाम्रो बङ्गाली दाजुभाइहरू आउँछ र त्यो पर्याटकहरूसँग चाहिँ मेरो त्यत्ति उ चाहिँ छैन सम्बन्धै छैन कसैसँग मेरो अब अहिलेसम्म त्यति घनिष्ट चिनाजाना छैन हाम्रो गाउँमा छ होम्स्टेहरू आउँछ बस्छ जान्छ यहीँबाटै बाहिर कतिवटा साइट सिनहरू जान्छ फेरि आउँछ बस्छ हो त्यसले गर्दा चाहिँ यहाँको बेकारीहरूलाई चाहिँ अलिकति रोजीगारीमा चाहिँ अलिकति टेवा चाहिँ पुगेको छ र ठुलो उसमा चाहिँ अब त्यति छैन होमस्टे चाहिँ थुप्रै नै छ हाम्रो एरियामा र हाम्रो कमानमा चाहिँ अब हाम्रो यहाँ खासमहल र कमान भन्छ हाम्रो खासमहलमा चाहिँ अब त्यति बेसी छैन खासमहलतिर चाहिँ थुप्रै छ होमस्टेहरू त्यो पर्याटकहरू चाहिँ अहिले बजारमा नबसेर चाहिँ विशेष गाउँ बस्ती नै मन पराउँदो रहेछ गाउँतिरै आएर बस्दैछ र जाँदैछ विशेष चाहिँ अब बर्खा याममा चाहिँ अब कम्ती चल्छ हिउँदोमा चाहिँ अब निकै प्रचुर मात्रामा आउँछ र त्यसले गर्दा चाहिँ बेरोजगारीहरूलाई अलिकति टेवा चाहिँ छँदैछ छैन भन्नु सकिँदैन छँदैछ